दाजु तपाईँको बाट मैले अस्ति हिजो कन्डिस्नर किनेको थिएँ राम्रो थै छैन है कपाल पनि बिग्र्यो कपाल पनि बिग्र्यो मलाई मन पनि परेन हो कपाल पनि झर्नु थालेछ त्यस्तो पाराले कहाँ हुन्छ भन्नु त अनि त त्यस्तो बिज्नेस कहाँ हुन्छ त तपाईँको दोकान पनि बन्द हुनु सक्छ है म भन्दैछु नि कम्प्लेन गरेको तपाईँले तपाईँलाई कम्प्लेन गरेको भन्दिन्छु नि फेरि ल